तस्विर खिच्नका लागि चाहिँ म एकदमै पाहाडी इलाकाहरू रुचाउने गर्छु किनभने त्यसको जुन हामी ल्यानस्केपहरू भन्ने गर्छु त्यस्तो चाहिँ धेरै राम्रो आउने गर्छ फोटोग्राफीमा जब विशेष गरी ध्यान दिनु पर्दाखेरि जग्गाहरू धेरै राम्रो हुने गर्छ विशेष गरी लाइटहरूको हामीले हेर्नु पर्छ जुन त्यो घामको किरणहरू आएको हुन्छ कतापट्टिबाट आउँदैछ त्यसको हामीले त्यो जाँच गर्नु पर्छ अन्त चाहिँ फोटो चाहिँ एकदमै राम्रो आउने गर्छ